दाजु तपाईँलाई हामी एकदमै है धन्यवाद दिन चाहन्छौँ हृदयबाड धन्यवाद दिन चाहन्छौँ है तपाईँले किनभने यस्तो लामो बाटोमा यस्तो गोलाइ भएको बाटोमा हाम्रो सपरिवार साथै होइन एकदमै राम्रो गाडी चलाएर हामीलाई र ठिक ठाउँमा पुर्याइदिनु भयो तपाईँलाई त हामी सबै परिवारबाट धेरै धेरै धन्यवाद चाहिँ दिन चाहन्छौँ किनभने तपाईँले एकदमै हामीसँग राम्रो गफ गरेर है ठिक अब राम्रो राम्रो कुराहरू गरेर राम्रो व्यवहार देखाउनु भयो नि त भयो र त्यसको लागि हामी धेरै हृदयबाट नै अब तपाईँहरूलाई ध धन्यवाद दिन चाहन्छौँ है र तपाईँकोले तपाईँले ठिक ठाउँमा पनि ल्याइदिनु भयो है र हामी चाहिँ भनिन्छ नि है चालक चाहिँ अब भगवान बराबर पनि हो किनकि उहाँहरूले चाहिँ हामीलाई सही गन्तव्यमा पनि ल्याइदिनु हुन्छ है अब तपाईँले सही नचलाउनुभएको भए ध्यान भट्काउनु भएको थियो भने हाम्रो आफ्नो गन्तव्यमा पुग्न सक्थेनौँ तर तपाईँले हामीलाई है अब राम्रो एउटा एउटा राम्रो खालके विहेव गरेर तपाईँले हामीलाई यसरी राम्रो राम्रो कुराहरू गरेर ल्याइदिनु भयो त्यसमा हामी धेरै धेरै अब आभार प्रकट गर्दछु हुन्छ